मैले एउटा बायोटिकको मोइस्चराइजर अर्डर गरेको थिएँ फ्लिपकार्टबाट त्यो चाहिँ एकदम राम्रो हुँदाे रहेछ र स्किनलाई एकदम राम्रो सफ्ट बनाउँदो रहेछ एकदम राम्रो लाग्यो त्यो प्रडक्ट बायोटिकको चाहिँ